हाम्रा क्षेत्रमा मिडियाका मुख्य प्रभावहरू जस्तै फेसबुक एडभरटाइजमेन्टहरू हुन्छन् र युट्युबमा भिडियोहरू अपलोड गरेर पनि पैसा कमाउनु सकिन्छन् जस् र मिडियाहरूको सपोर्टले युट्युबमा पनि च्यानलहरू चलाउन सकिन्छन् जस्तै युट्युबमा हाम्रो गाउँमा भ्लगरहरू धेरै छन् र भ्लग उनीहरूले जग्गा जग्गाको भ्लगिङ गर्दै हालिरहेको हुन्छन् र आफ्नो जग्गालाई प्रमोट गरिरहेको हुन्छन् र त्यसमा अब धेरै रुचाउँछन् मान्छेहरूले हेरी नै रहेको हुन्छन् र त्यो फेसबुकभन्दा नि बढी चाहिँ युट्युब चलाउने गर्छन् र युट्युब युट्युबमा धेरै मान्छेहरू इन्जोय गर्न गर्नुहुन्छ र त्यसमा युट्युबमा नयाँ नयाँ कुराहरू देख्न पाइन्छन् र हाम् हामीले नदेखेको कहिले नजानेको जग्गाहरूको बारेमा भ्लगमा भ्लगिङमा हामी हेर्न सक्छौँ र त्यसको बारेमा जान्न जान्छौँ र त्यसको बारेमा सबै कुरा अब आफ्नो जग्गा बसेको जग्गाकोमा थाहा नभएको कुराहरू नयाँ नयाँ कुराहरू थाहा पाउँछौँ र हामी धेरै रुचाउँछौँ त्यो भ्लग भ्लगर्सहरूको भ्लग हेर्नुमा र उनीहरूलाई चिन्छौँ पनि र उनीहरूसँग मज्जाले बोल्छौँ बस्छौँ र भ्लगर्सहरूले मज्जा मज्जाको भ्लग बनाउँछन् त्यही भएर हामी उनीहरूलाई सपोर्ट पनि गर्छौँ